फुल रोपे पछि त अब फुलहरू के केहरू अब हामीले जे पनि रोपे पछि त किरा फटेङ्ग्रा मौरीहरू आउँछ फुलको रस चुसेर महहरू बनाउनु लागि अब त्यस्तो लामखुट्टेहरू त आइहाल्छ नि किराहरू फुलहरू कुहेर झरेको हुन्छ पत्ताहरू आउँछ मच्छरहरू आउँछ किराहरू आउँछ हामी त त्यस्तो बजारबाट त्यो दबाई पानी चाहिँ गर्दैन यो बस्तीकै अब भनौँ न गाउँ बस्तीतिर के के पाउँछ त्यो गाईको मूत्रहरू हाल्छ लामखुट्टेको लागि त त्यो मच्छड धूप भन्छ नि त्यो जलाउँदा भइगयो त्यो घरैमा आयो भने जलाउँछौँ नत्र त्यो पनि छैन त्यही हो गाउँ बस्तीमा जे जे पाउँछ त्यही लगाउँछौँ हामी त्यही गर्छौँ अब कोही बेला साथी भाइले लिएको छ भने यसो बाँडी चुँडी पनि गर्छौँ हामी अनि अब अलि अलि आउँछ किराहरू त्यो किराहरूलाई अब खेदाउनु पर्यो भनेर अब त्यही गाईको पिसाबहरू लगाउँछ अरू त के लगाउँछौँ त्यही अब साथी भाइले बजारतिरबाट नि ल्याइहाल्छ कोही कोही बेला त्यही बाँडी चुँडी गर्छौँ हामी त त्यो पनि